मेरो क्षेत्रमा मानिसहरूले ज्यादा जस्तो फोन चाहिँ स्यामसङ युज गर्छ किनभने त्यो चाहिँ धेरै अब महँगो पनि पर्दैन अन्त राम्रो पनि हुन्छ ब्याट्रीहरू राम्रो हुन्छ त्यही कारण मानिसहरूले हाम्रो गाउँको मानिसहरूले धेरै त्यो चलाउँछ चलाउने गर्छ ब्याट्री राम्रो हुन्छ अन्त अब उनीहरूलाई चाहिएको नै त्यही हुन्छ अन्त म चाहिँ अहिले कुन फोन चलाउँछु भन्दाखेरि म चाहिँ रेडमी चलाउँछु किन भन्दाखेरि रेडमीको चाहिँ एकदम राम्रो हुन्छ प्रोसेसर क्यामरा राम्रो हुन्छ महँगो पनि पर्छ तर अब पैसाअनुसार ब्याट्री ब्याकअप राम्रो हुन्छ अन्त तपाईँको क्यामरा राम्रो हुन्छ साउन्ड क्वालिटीहरू राम्रो हुन्छ अन्त यसको केस धेरै धेरै सुविधाहरू छ भने अब तपाईँको भिडियो क्वालिटीहरू राम्रो हुन्छ भिडियोग्राफी गर्न चाहन्छ भने चाहिँ फोटोग्राफीहरू राम्रो हुन्छ त्यही भएर मलाई चाहिँ धेरै मनपरेको यो फोन र मैले किनेको